म चाहिँ आलिपुर जलपाइगुडीमा बस्छु अनि मलाई कति जग्गा घुम्नु गएको छ कति जग्गा गएको छैन अनि म चाहिँ अब घरको बाइकमा चाहिँ घुम्नु गएको छु जयगाउँ बिरपारा अनि यसो घरको छेउछाउमा मतलब त्य त्यस्तो टाढा पनि गएको छैन हैन अनि त मलाई चाहिँ जानु चाहिँ इच्छा छ जस्तो केदारनाथ कालिम्पोङ दार्जिलिङ यस्तो जग्गा चाहिँ घुम्नु जानु मन लागेको छ हैन अनि त म चाहिँ कसैले पनि सोधेछ भने मैले चाहिँ भन्छु कि तिमी केदारनाथ जाऊ हैन कालिम्पोङ जाऊ दार्जिलिङ जाऊ ब्याङ्लोर जाऊ घुम्नु हैन मलाई चाहिँ मतलब घुम्नु गएको त छ छेउछेउमा गएको छ जस्तो कि बिरपाडा घुम्नु गएको छ आसाम गएको छु जयगाउँम गएको छु अनि त्यहाँ घुम्नु जानु चाहिँ मलाई मजा लाग्छ मलाई सबभन्दा चाहिँ मन पर्छ कुन आसाम घुम्नु मन पर्छ आ आसाममा धेरै राम्रो राम्रो जग्गाहरू छ घुम्ने जग्गा चाहिँ त्यहाँ राम्रो छ हैन अनि त राम्रो छ त्यहाँ त्यो जस्तो कि कालिम्पोङ पनि गएको छु मतलब त्यहाँ चाहिँ एकैपल्ट जस्तै गएको छु हैन हामी साथीहरूसँग गएको थियो अनि त्यहाँ पनि मजा नै लाग्यो हैन अनि जयगाउँ नि गएको छु जयगाउँमा चाहिँ आफ्नो फ्यामिलिहरूसँग गएको छु त्यहाँ पनि राम्रै लागेको छ हैन अनि त थुप्रै जग्गा गएको छु अनि थुप्रै जग्गा पनि गएको छैन अझै थुप्रै जग्गा छ अनि थुप्रै जग्गा छ त्यसमा अझै हामी म गएको पनि छैन हैन अनि त म चाहिँ त्यस्तो टाढा टाढो नि गएको छैन जाने चाहिँ इच्छा छ अब पछि गयो भने चाहिँ भन्छु हैन जस्तै कि म मलाई केदारनाथ जाने चाहिँ प्रायः इच्छा छ हैन त्यहाँ एउटा मन्दिर छ त्यो मन्दिरमा चाहिँ जानु इच्छा छ तर म अहिले गएको चाहिँ छुइनँ अनि यस्तो के रे ब्याङ्लोर पनि जानु इच्छा छ ब्याङ्लोर पनि घुम्ने जग्गा राम्रो छ टाउन छ भन्नाले टाउन जग्गा हो त्यहाँ पनि जानु इच्छा छ तर गएको चाहिँ छुइनँ अब पछि भयो भने जान्छु भयो भने त्यहाँ के के छ के के छैन म भन्छु हैन अनि त अब